तपाईँ अहिले राजनीतिपट्टि पनि एक्दमै इच्छुक हुनुहुँदो रहेछ होइन के बिचारले गर्दा के उद्धेश्यले चाहिँ तपाईँ राजनीतिमा पनि सामेल हुनुभएको राम्रोसँगले साँझा गरिदिनुहोस् न है विशेष गरी धन्यवाद है हाम्रो कोडिनेटर बहिनीलाई है विशेष तपाईँको प्रश्नलाई प्रश्नको उत्तर दिँदै चाहिँ म के भन्न चहान्छु भन्दा है हालैमा है अब राजनीति भन्नाले है हाम्रो पहाडको अवस्था एकदमै गम्भिर भएर गइरहेको छ है विशेष गरी है अब राजनीति भन्नाले अब बुझिहाल्नु हुन्छ है अब हाम्ले अङ्ग्रेजीमा पनि बुझेका छौँ है पोलिटिक्स इज अ भेरी डर्टी गेम है मलाई लाग्छ त्यो डर्टी गेम किन भएको भन्दाखेरि राजनीतिमा चाहिँ तपाईँको अलिकति एजुकेटेड पर्सनहरू नभए है त्यो डर्टी गेम भएको है किनभने अलिकति एजुकेटेड हो भने त डर्टी नहुनु पर्ने है अ त्यसर्थ हामी अहिलेको युगको है विशेष गरेर अलिक एजुकेटेड पर्सन्सन्हरू है युवाहरू है अघि आएर है राजनीतिमा भाग लिएर है केही कुछ गर्नु सक्यो भने चाहिँ यो डर्टी भन्ने वर्ड चाहिँ हट्छ जस्तो लाग्छ किनभने अब कत्तिपय जग्गा हेर्नुहोस् है अब विकास विकास विकास भन्छ विकासको एउटा पनि हुँदैन है तर किन हुँदैन किनभने त्यहाँ कोही एजुकेटेड बोल्ने मान्छे हुँदैन है सो उसो हामी जस्तो युवा अघि आएर चाहिँ हामीले राजनीतिमै हामीले इच्छा गरेर हामी केही कुछ गर्न सक्यौँ भने भोलिको दिनमा त हामीले विकास भन्ने जुन शब्द छ विकासको केही ठुलो भाग नल्याए पनि केही अङ्गहरू त ल्याउनु सक्छ नि त हाम्रो गाउँ पहाडमा है गाउँ बस्तीमा है अब कत्तिवटा कुरा विकास गर्ने जग्गा छ है त्यो जग्गाहरूमा विकास गर्न सक्छौँ किनभने राजनीति मात्रै एउटा यस्तो जग्गा हो जहाँबाट चाहिँ चाँडै है हामीले सरकारबाट है माद्यम हो एउटा क्या राजनीति चाहिँ माध्यम मान्नु पऱ्यो हामीले राजनीतिलाई डर्टी गेम होइन राजनीतिलाई माद्यम मान्नु पऱ्यो त्यो माध्यमबाट हामीले विकासको मोल भन्ने कुरा ल्याउन सक्छौँ है र तपाईँले भनिहाल्नुभयो राजनीति चाहिँ किन जोइन गर्नुभयो भनेर यही कुराहरू नै विशेष हामीलाई माइने राख्छ कि राजनीति चाहिँ किन हामीले जोइन गर्छौँ भनेर किनभने विकासको मोल माध्यम नै हामीले राजनीति मानेको छौँ है र चारैतिर हामील रुखो देख्छौँ है विकास पनि कहीँ हुँदैन केही छैन है त्यसरी नै हामी युवा जाति पनि है स्ल्याग भएर बस्यौँ भने भोलिको दिनमा हेर्नुहोस अहिलेसम्म त बुढापाकाले यत्रो गरेको छ है तर अहिलेको युगमा हामी एउटा एजुकेटेड है शिक्षित भएर पनि हामी ब्याक बस्यौँ भने भोलिको दिनमा हामीलाई ती है व्यक्तिहरू जो अशिक्षित छन् उहाँहरूले थचोमिचो गर्छ किनभने हामी त्यो राजनीति चाहिँ एकदम डर्टी पोल्टिक्स बनेर जान्छ सो उसो डर्टी पोल्टिक्स नहोस् भनी चाहिँ मैले राजनीतिमा पाइला चालेको हुँ किनभने हामी पढेर बसेका है युवा है हौँ है हामी तपाईँ सबैजना हामी एकजुट भएर है हामी केही कुछ गर्ने प्रयास गरौँ है र कोसिस गऱ्यौँ प्रयास गरौँ हामी एक न एक दिन सफल पनि हुन्छौँ है किनभने अब राजनीति मात्रै माध्यम होइन है तर पनि राजनीति चाहिँ एकदम सजिलो माद्यम हो जहाँबाट चाहिँ हामीले चाँडैभन्दा चाँडै हामीले कतिवटा साहुलियतहरू विकासको साहुलियतहरू हामीले ल्याउन सकिन्छ है किनभने कत्ति जग्गा हेर्नुहोस् कत्ति प्रगति भइसकेको छ तर केवल हाम्रो पहाडमा मात्र हेर्नुहोस् थोरै दिन्छ है थोरै जग्गामा प्रगति नाम मात्रै एउटा थोरै स्रोत मात्रै दिन्छ तर अरू जग्गा हेर्नुहोस् मेट्रोपोलिटियन सिटिसहरू हेर्नुहोस् त्यहाँ एकदमै राजनीतिको हात छ है जहाँबाट चाहिँ उनीहरूले त्यो स्रोत त्यो साहुलियत सरकारबाट लिएर आउँछ है त्यहाँ चाहिँ राजनीतिको एकदमै ठुलो हात छ है र चाहिँ मैले एउटा राजनीति गर्छु भन्ने एउटा अठोट लिएको है एउटा अठोट वचन मैले दिएको है म अब चाहिँ राजनीति गर्नेछु भनेर राजनीति भन्दा है यस्तो लाग्छ है कतिपय डराउँछ अबुइ राजनीति भन्ने कुरा है विशेष म पहिले मलाई पनि डर लाग्थ्यो राजनीति भन्ने यस्तो रहेछ त्यस्तो रहेछ तर आफू बुझ्दै गयो भने चाख लाग्दै आउँछ बुझ्दै जान्छौँ हामी अँ राजनीति चाहिँ यस्तो रहेछ हौ राजनीति चाहिँ यस्तो गर्नु पर्ने रहेछ यस्तो गर्नु पर्ने रहेछ किनभने भोलिको दिनमा है आफूलाई मात्रै होइन हाम्रो सारा छेत्रका है मानिसहरूलाई हामीले त्यो साहुलियतहरू दिन सक्छौँ है सो राजनीति मात्रै यस्तो चाँडै एउटा साहुलियत पाउने जग्गा एउटा माध्यम हो है त्यस्को थ्रु हामीले केही कुछ गर्न सक्छौँ है हामीले सरकारद्वारा है कतिपय साहुलियतहरू है कतिपय विकासको स्रोतहरू हामीले लिन सक्छौँ है सो त्यसैले म राजनीति गर्छु भनेर अठोट बन्धन गरेको हो है भन्नु पर्दाखेरि है राजनीति चाहिँ गर्नै पर्छ विशेष गरी हाम्रो विशेष युवा भाइ बहिनी सबैजनाले किनभने हेर्नुहोस् हरेक देशमा राजनीति छ है घरमा पनि राजनीति हुन्छ है एउटा आमा र कोखको नानीमा पनि एउटा राजनीति हुन्छ जब नानी रुन्छ है अन्त मात्रै आमाले पनि एउटा उसले पिउने आ दुध दिन्छ है जबसम्म रुँदैन तबसम्म त यो पाउने कुनै आशा नै हुँदैन है अनि त्यस्को लागि राजनीति एकदमै जरुरी छ है भन्दै म यो मेरो सानो वक्तव्य यहीँ समाप्त गर्दछु धन्यवाद